हेलो नमस्ते नमस्ते भन्नुहोस् को बोल्नुभयो एकदमै सन्चै छु अहिलेसम्म हजुर हजुर तपाईँको सुन्नुहोस् अब पहिला कुरो सुन्दाखेरि तपाईँको पहिला सुरु कोदोहरू रोप्ने गर्थ्यौँ होइन कोदोहरू रोप्दाखेरि हामीले ब्याडे राख्यौँ ब्याडे राखिसकेपछि सार्ने बेलामा त्यसको के अरे झारहरू गाढेर है छेउ कुना रोप माटो मिलाएर रोप्दाखेरि राम्रो फल्थ्यो है त्यस्तै गरेर अहिले दिन दिन अँ कोदोको कोदोको खेती चाहिँ है अँ कोदोको खेती चाहिँ राम्रो फल्थ्यो त्यति बेला कोसाहरू पनि राम्रो राम्रो लाग्थ्यो अहिले अब दिन दिन प्रतिदिन दिन हाम्रो जमिन किटिएर गयो अनेक कु रोप्दाखेरि पनि हामीहरू अब फसल राम्रो हुनु छोड्यो त्यस्तै गरेर हामीले अब एउटा उत्तम खेती हामी एउटा गर्ने गर्छौँ यहाँनिर एउटा मकै भयो मकै पनि अदुवा अदुवाको पनि छ हजुर हजुर हजुर अदुवाको चाहिँ जानकारी दिनु पर्दाखेरि भाइलाई जानकारी एउटा अदुवा चाहिँ अदुवालाई चाहिँ हामीले जनवरी फेब्रुअरी मार्चतिर एउटा रोप्ने उयो गर्छौँ त्यसको समय राखेर हामीले रोप्छौँ त्यसो फेब्रुअरी मार्च अँ फेब्रवरी मार्चमा तपाईँको चैतमा चाहिँ रोप्नु हुँदैन भन्ने एउटा प्रथा छ अँ चैतमा रोप्यो भने चाहिँ चैतमा रोप्यो भने चाहिँ साह्रै दुखः पाइन्छ अरे र यो फसल पनि राम्रो हुँदैन अरे भनेर एउटा अब बु पुर्खाले भनेको त्यो त्यो हिसाबले गर्दाखेरि चैतमा चाहिँ रोप्नु हुँदैन हरे अदुवा चाहिँ त्यसले गर्दाखेरि चैतभन्दा लाग्नुभन्दा अगाडि रोप्नु पऱ्यो होइन भने लास्ट रोप्ने चाहिँ हाम्रो समय बैसाखमा हो चैत गएर बैसाखमा चाहिँ अँ हुन्छ रोप्दाखेरि अनि अब त्यो अदुवालाई हामीले रोप्दाखेरि त्यसलाई मल जल गरेर है छेक थुन बार बन्देस गर्नु पऱ्यो त्यो फेरि अदुवा चाहिँ नाजुक अदुवा आफै एकदमै नाजुक हो त्यति बेला कोही नराम्रो एउटा उइसमा मान्छेहरू छिर्नु भएन र त्यो छिऱ्यो भने पनि एउटा कुहुने उयो गर्छ एउटा अदुवाको रोग फेरि टुप्पोबाट कुहिएर फेद तल तरुलसम्म कुहिने हुन्छ है अन्त त्यसलाई पनि एउटा त्यो चाहिँ रोग लागिसकेपछि के गर्नुपर्छ भाइ त्यसलाई चाहिँ उखालेर उखालेर त्यसको त्यो जुन चाहिँ मरेकोलाई चाहिँ फ्याँकिहाल्नु पर्छ र अरूलाई त्यो चाहिँ ताकि रोग नलागोस् होइन अन्त त्यस्तो हिसाबले एउटा खेती गरिन्छ अब त्यो अदुवाको माउ चाहिँ यस्तो हुन्छ माउ चाहिँ निकाल्दाखेरि जरिनु हुँदैन फेरि जरिनु मतलब दुई टुसा तिन टुसा चाहिँ बच्चाले हिर्काउनु हुँदैन दुई टुसा तिन टुसा हिर्काको छ भने चाहिँ त्यो जरिन्छ त्यो जरिन्दाखेरि चाहिँ माउ निकाल्दाखेरि चाहिँ तपाईँको बोट डल्लै हलियो उख्लिने पनि चान्सेस हुन्छ त्यो हुँदाखेरि चाहिँ माउ निकाल्यो पछि पहेलो हुन्छ त्यो पहिलो हुँदाखेरि रोगै लागेको जस्तो त्यो जरिएको त डल्लै जरा हल्लियो नि त अन्त त्यसले गर्दाखेरि त्यो जरा पनि नहल्लाइकन एक टुसा दुई टुसा आउँदाखेरि नै माउ निकालिनु पर्छ अनि

ए हजुर हजुर एकदमै राम्रो भाइ कि एकदमै राम्रो यसरी हजुर

हजुर

हजुर हुन्छ भाइ हजुर एकदमै राम्रो भाइ एकदमै राम्रो हुन्छ भाइ हुन्छ नेक्स्ट टाइम नेक्स्ट टाइम आउँदाखेरि अलैँची अनि धानको कुरोहरू पनि भन्नेछु नि त भाइ तपाईँलाई म सिकाएर पठाउने छु एकदमै हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ